म रेसिपी जस्तो छ त्यस्तै पकाउँछु तर अब कसले मसाला कम्ती खान्छ भने मसाला कम्ती हालिदिन्छु कसैले नुन बेसी ज्यादा खान्छ भने ज्यादा नुन हालिदिन्छु कसैले नुन कम्ती खान्छ जस्तै अब कोही पाहुना आउनुभएको छ भने उहाँलाई डाइबेटिज छ भने उहाँले नि कम्ती खानुहुन्छ र नुन कम्ती हालिदिन्छु अरू जस्तो अरूलाई मनपर्छ त्यस्तै खालके बनाइदिन्छु म त्यो सुधारहरू पनि गर्छु उनीहरूलाई कस्तो कस्तो चाहिन्छ त्यस्तै बनाइदिन्छु सबैजनाले एकै खालको त खाँदैन कसैले पिरो खाँदैन उनीहरूको खानामा म पिरो हाल्दिनँ कसैले पिरो खान्छ भने पिरो हलिदिन्छु र कसैलाई अब एक्स्ट्रा चाहिन्छ भने एक्स्ट्रा अचारहरू पनि बनाइदिन्छु त्यस्तै हो अब कसैले मसाला खाँदैन त मसाला हाल्दिनँ म सादा बनाइदिन्छु हाम्रो तर प्राय सादै हुन्छ खाना किनभने अब यो नेपाली भएर हामी त्यस्तो मसालादार खाना खाने बानी हुँदैन हामीलाई र हामी प्राय सादा नै खान्छौँ